हजुर हजुर हजुर हजुर म त अहिले कन्टिन्यू नै छु अहिले आउनु भयो भने भेट्नुहुन्छ सुन्नु हजुर दबाई त नियमित रूपमा खानु हुँदैछ नि तपाईँले ह हजुर त्यो दबाई दबाई चाहिँ तपाईँले त्यो कन्टिन्यू खानुपर्छ छोड्नु हुँदैन न नि हो तपाईँले अँ त्यहाँबाट तपाईँको त्यो रिपोर्टहरू पनि लिएर आउनुहोस् अस्तिको सबै रिपोर्टहरू त्यो एक्स्रे रिपोर्टहरू त्यो उयो सबै लिएर आउनिहोस् त्यहाँबाट म तपाईँलाई हेरेर हेरेको बादमा फेरि तपाईँलाई म दबाई के गर्नु पर्ने रहेछ फेरि गर्नेछु नि तपाईँलाई अब तपाईँले त्यो एक दुई महिना कन्टिन्यू गर्नुपर्छ त्यसको बादमा फेरि हामी हेरेर तपाईँको के गर्नु पर्ने रहेछ फेरि तपाईँको ब्लड टेस्टहरू पनि गर्नु छ ब्लड टेस्ट गर्नुको बादमा फेरि तपाईँलाई फेरि दबाई चेन्ज गर्नुपर्ने त्यहाँबाट चेन्ज गरौँला नि पहिला आएर हेर्नु नि तपाईँले अब क्लिनिकमा आएर हेर्नुहोस् तपाईँको रिपोर्टहरू ल्याएर आउनुहोस् हजुर अनि त्यो सबै प्रिसक्रिपसनहरू सबै ल्याएर आउनुहोस् यहाँनिरको अस्तिको मैले पेपरहरूको अन्त त्यो रिपोर्टहरू पनि अस्ति सबै आएको छ तपाईँको होइन त्यो सबै लिएर आउनुहोस् न तपाईँले त्यो एक्स्रे रिपोर्टहरू त ल्याएर फेरि अर्को दुबारा हेर्नुपर्छ नि त्यो अब कति महिना भयो तपाईँको त्यो महिना काटेपछि त फेरि अर्को हेर्नु पऱ्यो त्यहाँबाट हेरेर फेरि त्यही अनुसारमा हामीले दबाई पानी चलाउनु पऱ्यो हजर त्यही त अब त्यही भएर त अन्त फेरि अब एकताल हामीले रिचेक गराउनु पऱ्यो ब्लड टेस्टदेखिको लिएर एक्स्रे सबै गराएर फेरि बादमा हेर्छौँ नि हामी दबाई त्यति बेलादेखि चेन्ज हुन्छ दबाई पनि त्यति बेलैदेखि चेन्ज गराइदिन्छ तपाईँलाई क्लिनिकमा छिटै गरेर आउनु नि म त कन्टिन्यू छु नि अहिले त च्याम्बरमै हो एक दुई दिन बाहिर त्यो छुट्टि लिएर गएको थियो त्यो दिनदेखिको फेरि यता दुई दिनको बादमा त फेरि आएर जोइन गरि हालेको छु नि हजुर छिट्टै गरेर आउनुहोस् त्यहाँबाट दबाई पानी चलाउँदै गर्नुपर्छ तपाईँको त्यो दबाई चाहिँ छोड्नु हुँदैनै दबाई चाहिँ छोड्नु हुँदैन त्यो पुरानो दबाई छोड्नु हुँदैन त्यसको बादमा फेरि एकताल सबै टेस्टसेस गरेर त्यहाँबाट फेरि डल्लै तपाईँलाई फेरि दबाई रि हामीले दबाई फेरि रि चलाउछौँ तपाईँहरूलाई तपाईँलाई उम् फेरि आउनुहोस्